भाइ तिम्रोमा खुद्रा पैसा छ कि छैन घुमाउने मेरोमा त छैन खुद्रा पैसा घुमाउनुलाई ए दिनुलाई गाडी भाडा तिम्रोमा छ भने घुमाउ छैन भने खलासी भाइलाई सोध नभए छैन भने ऊ ऊ यो दिदीलाई सोध्नु छ कि छैन खुद्रा आखिर छैन भने अब फोनपेहरू चलाउँछ भने हुन्छ फोन पे गुगलपेहरू मेरोमा त खुद्रा पैसा छैन दिनुको लागि घुमाउनु छ भने तिम्रोमा पैसा आखिर तिम्रोमा पनि छैन भने अब छेउ छेउको त हो घर छेउ छेउको भोलि पर्सि मिलाउँला पैसा अब तिम्रोमा पनि छैन मेरोमा पनि छैन खुद्रा पैसा फोनपेहरू छ भने हुन्छ चलाउँछु ल मेरोमा त छैन पैसा खुद्रा दिनुको लागि अब तिम्रोमा पनि छैन रहेछ अब के गर्नु त मेरो पनि त पाँच सयको नोट छ छैन खुद्रा पैसा ल भाइ पछाडि मिलाउँला अब घर पनि त छेउ छाउमा छ टाडो टाडो छैन म पनि टाडै गएको खुद्रा पनि गर्नु पाएन गर्नु पाएन भन्दा पनि दोकान गएको थिएँ खुद्रा गर्नु खुद्रै छैन रहेछ त्यही भएर ल अब खोइ उनीहरूको पनि छ कि छैन खुद्रा पैसा भाडा अब सबैको त त्यस्तै हो खुद्रै हुँदैन अहिले त्यही भएर नै हुन्छ होइन भाइ पछाडि घुमाउनु नभए म दिन्छु पछाडि तिमीलाई खुद्रा गरेर ल भाइ

ल त